अडियो बुक मलाई चाहिँ धेरै नै राम्रो लाग्छ किन भन्दाखेरि हामीले ट्रयाभल गर्दै गर्दाखेरि या कुनै काम गर्दा गर्दाखेरि पनि हाम्रो जुन चाहिँ सेल्फ डेभलपमेन्टको बुकहरू हुन्छ या कुनै एक्सपिरियन्सको अटोबायोग्राफीहरू हुन्छ त्यसलाई चाहिँ हामीले सजिलैसँग आफ्नो काम गर्दा गर्दै पनि सुन्न सक्छौँ किन भन्दाखेरि चाहिँ म म पनि एउटा मेरोमा समय कम्ती भएको कारणले गर्दाखेरि मेरो मस्टली मेरो समय चाहिँ म आफ्नो काम गर्दा गर्दै नै यो अडियो बुकहरू सुन्ने गर्दछु अनि यो अडियो बुकको कारणले गर्दाखेरि नै मैले धेरै नै ज्ञानहरू प्राप्त गर्न सकेको छु अनि अरूलाई पनि त्यसलाई मैले जे सुकै होस् सिकेको छु त्यो कुराहरू चाहिँ म अरूलाई भन्न सक्छु आज मैले अनलाइन क्लास गर्दा गर्दै जति पनि मैले अहिले सर्टिफिकेटहरू मैले गरिरहेको छु त्यो सबै नै रिकर्डिङहरू हुन्छ जति पनि रिकर्डिङहरू हुन्छ त्यो सबै अडियो बुकहरूबाट मलाई सजिलो हुन्छ किन भन्दाखेरि अहिलेको समयमा जसमा एकदमै सीमित समयहरू छ लिमिटेड समय भएँको कारणले गर्दाखेरि यो अडियो बुकको कारणले गर्दा हामीले धेरै नै उपलब्धि हुन सक्छौँ अनि मेरो पर्सनली चाहिँ मलाई एकदमै हेल्पफुल भएको छ अनि जसले पनि लाइक ड्राइबहरू गर्दै गर्दाखेरि पनि या त वक गर्दै गर्दाखेरि एकसरसाइज गर्दै गर्दाखेरि जुनै पनि समयमा चाहिँ अडियो बुक चाहिँ यति साह्रो इम्पोर्टेन्ट या चाहिँ यसको उपलब्धि छ किन भन्दाखेरि चाहिँ हामी कतिजनाले गीत सुन्ने हाम्रो बानी हुन्छ हामी ब्याक ग्राउन्ड म्युजिक चलिरहेको बेलामा हामी काम हाम्रो अझै प्रोडक्टिब भएर जान्छ त्यो कारणले गर्दाखेरि अडियो बुक हामीले यो हाम्रो ह्याबिट गऱ्यौँ भने चाहिँ हामीले आफ्नो परिवारलाई कसरी कुन प्रकारले चलाउनु पर्ने नानीहरूलाई कसरी बाटोमा लगाउनु पर्ने साथ साथै गार्डनिङको बुकहरू छ भने गार्डनिङको विषयमा या त अब जुनै पनि आफूलाई जुन चाहिँ इन्ट्रेस छ त्यो विषयमा जुनै पनि बुकहरूलाई यदि अडियोमा छ भने चाहिँ हामीले इन्ट्रेस लगाएर गर्न सक्छौँ अनि साथ साथै यो मेरो लागि अति नै लाभदायक भएको कारणले गर्दा म चाहिँ अडियो बुकलाई इमपोर्टेन्स दिँदछु